हेलो ए तपाईँ ऊ यो सेन्ट मेरी स्कुलबाट टिचर बोल्नुभएको हो ए म सानिध्यको बाबा बोलेको कि अन्त नानीले चाहिँ भन्दै थियो अन्त पिकनिक लान्छ अरे के लान्छ अरे भन्दैथ्यो नि त कि पिकनिक लान्छ अरे भनेर कुरा गर्दै थियो नानीले अन्त त्यो सोध्नु लागि नि ए हजुर ए हजुर अन्त त्यो पैसाहरू चाहिँ पर्छ पैसाहरू के कस्तो उठाउनु हुँदैछ के कति उठाउनु उठाउनु हुँदैछ हौ हजुर हजुर ए तपाईँ ए तपाईँहरूको ऊ योबाट है हामीले चाहिँ नानीलाई ऊ यो त्यो पकेट मनीहरू मात्रै दिनु पऱ्यो यसो ऊ यो मिठाईहरू खाने ए हजुर

अन्त सुन्नुहोस् न अन्त त्यहाँ पिकनिक चाहिँ तपाईँहरूले कहाँ लानुहुन्छ ए हजुर ए हजुर पिकनिक सेन्टर भन्नुभएको ए ए पिकनिक सेन्टर हजुर हजुर हजुर तर सानोहरूलाई अब स्टुडेन्टहरूलाई टाढो लानु पनि अब कसै बिमार हुने हुन्छ है के के हुने हुन्छ अन्त हजुर हजुर हजुर अन्त तपाईँहरू बिहान कतिबजे निस्किनुहुन्छ हौ ए ए अन्त बिहान त्यति बजे नानीहरूलाई चाहिँ स्कुलमै पठाइदिनु कि घरमै ऊ यो आउँछ गाडी आउँछ घरबाटै हजुर हजुर हजुर ए भनेपछि स्कुल टाइममा नै पठाउनु पऱ्यो है नानीलाई अन्त बेलुका त त्यस्तो ढिलो हुँदैन होला छिट्टै नै हुन्छ होला ए हजुर ए हेलो होइन हजुर अलिकति भोइस क्र्याक भयो कि ए हुन्छ हुन्छ त्यस्तो गऱ्यो भने कि अब साह्रै ढिलो भयो भने त कल गर्दा पनि हुन्छ नि हामी गार्जेनहरूलाई हजुर हजुर

ए हुन्छ

हुन्छ

हजुर हजुर

ए हुन्छ त्यसो भए

ए हुन्छ सल्लाह गर्छौँ नि हुन्छ